र हाम्रो भारतको लोकप्रिय खेलहरू जस्तै फुटबल भयो क्रिकेट भयो हकी हरू भयो र त्योहरू मध्ये अब रनिङहरू पनि छ रनिङको अब हाम्रो प्रसिद्ध धावकहरू चाहिँ मिल्खा सिंह भइगयो पिटी ऊषाहरू पुरानो हाम्रो धावकहरू धावकहरू र आहिले पनि चलिरहेको छ उनीहरूको नामहरू कसैले बिर्सन सकेको छैन र उनीहरूलाई पनि उनीहरू अब उनीहरू अहिले नभए तापनि अहिले नयाँ नयाँ युवकहरू धावकहरूमा हाम्रो देशमा उपलब्ध हुँदैछ र उनीहरू मध्ये छन् जस्तै धावकहरू छन् जस्तै आम्लान बोरगोहाइँ हिमा दास रचिता पान्डा आम्या कुमार मलिक गुरिन्द्र देव सिंह तिनीहरू सबै धावकहरू अहिले नयाँ यो खेलमा बिस्तारै बिस्तारै अघि बढ्दैछन्